हेलो ए बैनी ए बैनीलाई त्यो म त यता नेपालबाट आएको कि बैनी र त्यो यता दार्जिलिङ घुम्न आएको यता दार्जिलिङ तपाईँले दार्जिलिङतिर सबै जग्गा तपाईँले गाइड गर्नुहुन्छ भनेर मैले सुनेर चाहिँ यो नम्बर मलाई दिएको थियो कि तपाईँले घुमाइदिन सक्नुहुन्छ हजुर मलाई पहिला टोय ट्रेन चढ्ने इच्छा छ हामी तिनजना हुन्छौँ कि हामी खरसाङसम्म चाहिँ जाने इच्छा छ टोय ट्रेनमै हुन्छ हुन्छ अन्त रक गार्डन पनि घुम्ने टाइम छ के पो टाइम पायो भने त रक गार्डन पनि घुमाइदिनु होस् है हजुर

हजुर हजुर हजुर हुन्छ हजुर गरिदिन्छु नि म त्यसमै हजुर हुन्छ हुन्छ हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ अब फेरि भेटौँ